अहिले भारतमा हाम्रो भाइ बहिनीहरूको लागि रोजगारको केही बन्दोबस्त छैन किनभने पपुलेसन जनसंख्या वृद्धिको कारण पनि अहिले रोजगारहरूको केही कमी आइरहेको छ हगि त्यसले गर्दाखेरि चाहिँ हाम्रो भाइ बहिनीहरूले चाहिँ त्यसले गर्दाखेरि चाहिँ हाम्रो भाइ बहिनीहरूले चाहिँ आफ्नो खुट्टामा आफैले नै खोजेर आफ्नो कमाउने स्रोतहरू आफै नै कमाउने स्रोतहरू निकालिरहेका छन् कसैले टुरिस्ट गाइड गरेर कसैले युट्युबमा आफ्नो नयाँ नयाँ सन्देशमूलक समाजलाई चाहिने सन्देशमूलक मेसेजहरू छोडेर कतिले टुरिस्ट गाइड गरेर कतिले नयाँ नयाँ ठाउँहरूको खोज गरेर नयाँ ठाउँहरूलाई दर्शकहरूमाझ देखाएर आफ्नो आर्जनको कमाउने आर्जनहरू देखाइरहेका छन् कारण अहिलेको नानी अहिलेको युवाहरूले चाहिँ यही चाहन्छ कि आफ्नो खुट्टामा आफै उभिएर स समाजलाई पनि केही दिने अनि अरूको अन्डरमा काम नगरेर आफै नै एकदम फ्रिली भएर आफूले कमाउने आफूले एक्सप्लोर गर्ने युवाहरूले अहिले यही रोजगारहरू देखिरहेका खोजिरहेका छन्